हाम्रो ठाउँमा हाम्रो ठाउँमा चाहिँ मान्छेहरूले यात्रा गर्नु आउने ठाउँहरू चाहिँ हो राइमाटाङ डिपो हो त्यसमा चाहिँ छ एउटा पिकनिक स्पोट त्यहाँ चाहिँ सालभरि सालभरि आउनु हुन्छ मान्छेहरू है यात्रा गर्नुको लागि त्यहाँनेरि छ राम्रो राम्रो ठाउँहरू छ त्यहाँनेरि त्यहाँनेरि छ नानीहरूको लागि खेल्ने ठाउँहरू छ हो मान्छेहरू बस्ने लजहरू छ त्यहाँनेरि चाहिँ विभिन्न प्रकारकै छ जिनिस विभिन्न प्रकारको सामानहरू छ त्यहाँनेरि हुन्छ आइस क्रिम दोकान मम दोकान हो थुप्रै छ अनि र त्यसको बादमा हुन्छ हाम्रो जलदापाडा जलदापाडा पनि एउटा नेसनल पार्क हो त्यस त्यहाँ पनि आउँछ मान्छेहरू सालभरि आउनु हुन्छ मान्छेहरू होइन घुम्नुको लागि टुरिस्टहरू आउनु हुन्छ अन्त भयो त्यो भयो अन्त हो त्यो छ बक्सा रिजर्भ भन्ने छ बक्सा डुवर्स भन्ने छ त्यहाँनेरि पनि छ हो मान्छेहरू त्यहाँनेरि पनि घुम्नु आउँछ त्यहाँनेरि चाहिँ एउटा टाइगरको छ त्यहाँनेरि पनि राम्रो राम्रोहरू छ हो अन्त अनि उसको बाद यता छ अनि दार्जिलिङ सिक्किम भयो त्यतातिर छ पहाडहरू माउन्टेनहरू छ होइन त्यहाँनेर पनि छ पहाड माउन्टेनहरू छ त्यहाँ पनि मान्छेहरू आउनु हुन्छ खास गरी त टुरिस्टहरू हो सालभरि आइरहनुहुन्छ अनि हाम्रो यता छेउमै छ जयगाउँ भन्ने भुटान हो त्यहाँनेरि चाहिँ आउँछ भुटान गेटको लागि मान्छेहरू भुटान गेटलाई हेर्नुको लागि डुल्नुको लागि आउनु हुन्छ होइन अनि यहाँ छेउमै छ सिलगढी पनि हो सिलगढीमा पनि मान्छेहरू घुम्नुको लागि आउनु हुन्छ किनभने त्यहाँ सिटी सेन्टरहरू छ साइन्स सिटीहरू छ हो मार्केटहरू छ अनि त्यहाँनेरि आउनु हुन्छ मान्छेहरू घुम्नुको लागि अनि यता भयो हाम्रो सिक्किम दार्जिलिङहरूमा चाहिँ किन आउँछ भन्दाखेरि त्यहाँनेरि चाहिँ पहाडहरू हुन्छ हो त्यहाँनेरि चाहिँ छ कञ्चनजङ्गा पहाडहरू हो नेपाल बर्डर पर्छ र यस कारणले त्यहाँनेरि मान्छेहरू हो थुप्रै मान्छेहरू आउँछ त्यहाँनेरि घुम्नुको लागि मान्छेहरू कति दिनको लागि आउनु हुन्छ स्पेसियल्ली मान्छेहरू दुई दिन तिन दिन हो एक हप्ताको लागि आउनु हुन्छ अनि त्यहाँ एक हप्ता दुई दिन तिन दिन सात पाँच दिन बसेर चाहिँ मान्छेहरूले त्यहाँको पुरै मतलब हिस्ट्री जानेर हो जानु हुन्छ अनि त्यहाँनेरि अझ छ हाम्रो यता थुप्रै ठाउँहरू छ घुम्ने जस्तो कि मैले भने त राइमाटाङ डिपो जलदापाडा हो अन्त अझ छ यता जिन पार्क भन्ने त्यो त्यो चाहिँ एउटा सानोबडे पार्क हो होइन त्यहाँनेरि चाहिँ मान्छेहरू त्यहाँ पनि सालभरि त्यहाँ पनि सालभरि आउँछ मान्छेहरू घुम्नुलाई